हजुर मेरो घरमा चाहिँ शौचाल्य छ अनि शौचाल्य भएको घरमै शौचाल्य भएको फाइदाहरू कस्ता कस्ता हुन्छन् भने कुनै प्रकारको वातावरणमा परि पार्यावरणमा कुनै प्रकारको मैला कुरा कुराहरू हुँदैनन् जब आफ्नै घरमा शौचाल्यहरू छ भने अनि यसले के हुन्छ भन्दाखेरि सबैजना एक प्रकारले घरमै शौचाल्य भएको फाइदा के हुन्छ भने मैला एकै जग्गा थुप्रिन्छ अनि कुनै प्रकारको पार्यवरणमा कुनै प्रकारको मैलाहरू एकट्ठा हुँदैन अनि शौचाल्य घरमै भएको कारण सबैको फाइदाहरू कस्ता हुन्छन् भने जब हामी हाम्रा घरमा शौचाल्यहरू हुँदैनन् तब हामीले धेरै प्रकारका कुराहरू सहनु पर्छ हामीले पार्यवरणहरू मैला राख्नदेखि हामी जोगिनुपर्छ अनि यदि हाम्रो घरहरूमा शौचाल्य छैन भने यसका कठिनाइहरू हामीले के सामना गर्नु पर्छ भन्दाखेरि यदि हाम्रा घरहरूमा शौचाल्य छैन भने हामीले धेरै प्रकारको कठिनाइहरू सहनु पर्छ धेरै प्रकारका ती कठिनाइहरू सहनु पर्छ अनि यदि हाम्रो घरमै शौचाल्य छैन भने हामी जङ्गल या फिर कहीँ गोएर फोहोर गर्न बाध्यतामा पर्छौँ धेरै कुरो गर्नु हामी बाध्यतामा पर्छौँ अनि यसका अनि हामी पार्यवरणलाई हामी पार्यवरणलाई एउटा बनाउनमा बाध्यतामा पर्छौँ